अब हाम्रो इलाकामा चाहिँ भइरहेको अपराध भन्दाखेरि पनि अब के भन्ने जस्तै अब उयोले उयोले के पो गरिब गरिब गरिब धनीहरू क्या त यस्तै त अब ग धनीले पुरा गरिबलाई हेप्छ हो त्यस्तो खालको अब त्यस्तै खालको छ अब सबैकोमा हुन्छ होइन अनि चाहिँ यो हुनुमा चाहिँ अब जस्तै अब ज जसकोमा पैसा छ तिनीहरूले उयो पाउने उयोले तिनीहरूले अब जबहरू पाउने के केहरू पाउने हो त्यस्तो त्यहाँदेखि चाहिँ त्यो हुनुमा चाहिण अब गरिबी गरिबी र बेरोजगारी दुइटैको चाहिँ अब बराबर उयो छ जस्तो लाग्छ त्यत्रो त्यत्रो पढ्छ त्यत्रो गरिब आमा बाउले त्यत्रो पढाउँछ मान्छेहरूलाई आफ्नो नानीहरूलाई आफ्नो गभर्मेन्ट जबहरू पाओस् भनेर होइन र पनि छैन जो जसले पैसा तिर्छ तिनीहरूले पाउँछ जो जोसको हातमा नेताहरू छ हो त्यसले मात्रै पाउँछ त्यस्तो जबहरू चाहिँ त्यहाँदेखि गरिबको गरिबै हुन्छ बेरोजगारीको बेरोजगारी नै हुन्छ त्यत्तिकै